ए हलो बहिनी तपाईँलाई नि एउटा कुरा सोध्नु थियो कि तपाईँको अहिले फु दोकानमा नि सयपत्रीहरू छ होला नि तपाईँको दोकानमा सयपत्री त्यो डबल क्या डबल हुने त्यो सिडहरू छ होला नि सयपत्रीको पोहोर त आम्मामाम् तपाईँको हजुर अँ त्यो सेतो खालको एन्थोरियम ए तपाईँले अँ ए राख्नुभएको छ अनि त अरू तपाईँकोमा के के फुल छ हौ अर्किडहरू अर्किडहरू त अब थुप्रो भेराइटीको होला है अहिले त अर्किड त थुप्रो रहेछ नि जङ्गली अर्किड त अब त्यो बेग्लै त्यो त मेरोमा जत्ति छ कि तर अलिक ठुल्ठुलो हुन्छ नि अब तपाईँको त्यो मेलातिर तपाईँले लानु हुन्थ्यो नि क्या अर्किडहरू छ होला नि है त्यो एउटाको एउटा रातो फुल्ने हुँदा रहेछ त्यो अर्को है त्यो सबै छ है तपाईँकोमा

ए सेडहरू बनाउनुभएको होला नि

अँ मलाई चाहिँ नि बहिनी हैन बहिनी सुन्नु नि मलाई चाहिँ नि विशेष गरेर नि त्यो अर्किड है अर्किड भयो त्यहाँदेखि अर्किड हो त्यहाँदेखिन् सेतो सुनाखरी ए सुनाखरी हैन सयपत्री क्या र त्यो पहेँलो डबलवालाको पनि चाहिएको थियो कि अनि त त्यसले गर्दाखेरि नि बहिनी हो मलाई चाहिँ नि त्यो चाहिएको थियो कि कसरी हुन्छ तपाईँले मलाई है अँ राखिदिनुभयो भने चाहिँ नि एकदम बेस्ट हुन्छ है भनेर नि

अँ हुन्छ हुन्छ म राखिदिनुहोस् है मलाई अर्किडहरू ल हुन्छ हुन्